मेरो बाल्यकालको सबैभन्दा मनमोहक सम्झनाहरूमा मेरो स्कुल लाइफ आउँछ जुन हाम्रो शिक्षक हुनुहुन्थ्यो हामीलाई एकदमै ज्ञान दिएर हामीलाई भरिपूर्ण बनाउनु भयो र हाम्रो जति पनि आउने भविष्यकालमा लाग्ने जति पनि हामीलाई चाहिने ज्ञानहरू छ हामीलाई पुर्याउनु भयो एकदमै राम्रो गर्नुभयो हामीलाई जुन ज्ञानले भर्नुभयो त्यो एकदमै पवित्र छ र यही कुराहरू मेरो लाइफमा एकदमै विशेष बनाउँछ सबैभन्दा ठुलो नै मेरो लागि गुरु हो भनिन्छ हामी गुरु नै ब्रह्म गुरु नै बिष्णु गुरु नै महेश्वर गुरु र साक्षात् परमब्रह्म तस्मै श्री गुरुवे नमः र हामी गुरुलाई नै सब कुछ मान्दछौँ र मलाई सबैभन्दा विशेष बनाउने चिजै गुरु हो